हेलो हजुर हजुर म कृति टुर्स एन्ड ट्राभल्सबाट बोलेको भन्नुहोस् कहाँबाट आउनु हुने कलकत्ताबाट हजुर भन्नुहोस्

गाडीको तपाईँ कलकत्ताबाट आउनु हुने होइन कलकत्ताबाट तपाईँको दुई प्रकारको हुन्छ एउटा ट्रेनमा आउँदा पनि हुन्छ एउटा फ्लाइटमा आउँदा पनि हुन्छ अन्त फ्लाइटमा आउनु हुन्छ भने चाहिँ तपाईँको कतकत्ताबाट डाइरेक्ट तपाईँको यहाँ बागडोग्रा एयरपोर्ट छ जो बागडोग्रा एयरपोर्टमा आउँछ फ्लाइट कलकत्ताबाट अन्त ट्रेनमा आउँदाखेरि चाहिँ तपाईँको कलकत्ताबाट सिधै यहाँनिर न्यू जलपाइगुडी एनजेपी भनिन्छ त्यहाँनिर आउँछ ट्रेन अन्त त्यहाँबाट चाहिँ तपाईँको ट्रेनमा उत्रेपछि चाहिँ हामी नै त्यहाँ रिसिभ गर्छौँ अन्त रिसिभ हामीले गरिउन भने नि गाडी त्यहाँ पाइहालिन्छ अन्त गाडीमा चढेर सिधै तपाईँ दार्जिलिङ जाँदा भयो कालिम्पोङ जाँदा भयो डुवर्स जाँदा भयो केही प्रब्लम छैन धेरै असुविधा प्रब्लमै छैन सुविधा छ धेरै सुविधा छ गाडीको हजुर तपाईँले एनजेपीबाट डाइरेक्ट दार्जिलिङको गाडी पनि पाउनु हुन्छ डाइरेक्ट कालिम्पोङको पनि पाउनु हुन्छ र डुवर्स साइडको पनि पाउनु हुन्छ डुवर्स साइडको चाहिँ तपाईँले एनजेपीबाट अलिकति यता पिसी मित्तल छ सिलगढीको डुवर्सको बस स्टेसन त्यहाँसम्म आउनु पर्छ त्यहाँबाट पाइन्छ अब बिहानतिर बेलुकातिर चाहिँ तपाईँको डाइरेक्ट त्यहाँबाट पनि गाडी छ सानो गाडी छ डुवर्सको चाहिँ तर दार्जिलिङ सिक्किम यो तपाईँको हिल साइड जति पनि छ कालिम्पोङ सबैको गाडी चाहिँ एनजेपीबाट एभाइलेबल पाइन्छ अब तपाईँको बस्ने व्यवस्था चाहिँ तपाईँको अब होटेल हुन्छ होटेलमा अब तपाईँलाई होटलमा बस्नुपऱ्यो होटेल पाइन्छ होटेल एभाइलेबल छ सिलगढीमा छ दार्जिलिङमा छ कालिम्पोङमा छ इभन डुवर्समा पनि पाउनु हुन्छ अन्त कहाँ जानु हुने तपाईँ चाहिँ सबैतिर घुम्नु हुने कि ठिकै छ तपाईँ कतकत्ताबाट फ्लाइटमा आउँदा पनि भयो ट्रेनमा आउँदा पनि भयो आएर एनजेपीमा उत्रिनु पऱ्यो ट्रेनमा आउनु भयो भने फ्लाइटमा आउनु भयो भने बागडोग्रा उत्रिनु पऱ्यो अन्त त्यहाँनिर उत्रेपछि तपाईँले कालिम्पोङ जानुहुन्छ भने कालिम्पोङकै गाडी पाउनु हुन्छ दार्जिलिङ जानुहुन्छ भने दार्जिलिङकै गाडी पाउनु हुन्छ एनजेपीमै लागिराखेकै हुन्छ हुन्छ ल हुन्छ भनेर आउनुहोस् न ल हुन्छ ल हुन्छ ल धन्यवाद